नमस्कार मेरो स्विगी अर्डर वान टू थ्री फोर फाइभ सिक्स सेभेन एट आज दुई बजीभित्रमा डेलिबर हुने भनेर एप्पमा देखाइएको छ तर अहिले तिन बजिसक्दा पनि मैले मेरो अर्डर रिसिभ गरेको छुइनँ या मेरो अर्डर आइपुगेको छैन त्यसर्थ के कारणले गर्दा मेरो अर्डर ढिलो भएको होला भन्ने जानकारी लिन चाहान्छु धन्यवाद